हाम्रो क्षेत्रको नजिकमा पनि पशु चिकित्सकारहरू छन् र हामी पनि गाई बस्तु पशुहरू पाल्ने पाल्छौँ र अस्ति के भयो भने अस्ति रा अस्ति राति हामीले के देख्यौँ भने हाम्रो पशु हाम्रो गाईको ढाडमा चाहिँ एउटा गहिरो तारले काटिएको रहेछ हाम्रो गाईको ढाडमा चाहिँ एउटा गहिरो तारले काटिएको रहेछ र गहिरो चोट काटिएको रहेछ र रातिको आठ बजे हामीले हाम्रो छेउका क्षेत्रका पशु चिकित्सकारलाई कल गरेर हामीले ड पशु डाक्टरलाई हामीले बोलायौँ र उनलाई हामीले बोलाएर भन्यौ यस्तो भएको थियो र उनी दस किलो मिटर टाढाका हुनाले पनि त्यस्तो बिग्रेको बाटोमा पनि आए र र उनी त्यस्तो बिग्रेको बाटोमा पनि आएर उनलाई उनले हामी त्यो गाईको पाँच सिलाइ पाँच सिलाइ गरिदिएर उनले हामीलाई के उयो गाईलाई भिटामिन दिनु यतिखेर दाना खोले दिनु यतिखेर पराल दिनु भनेर उनले हामीलाई सिफारिस गरेर उनले एकदम सफासँग एकदम सफा एकदम मजाले एकदम गाई पनि अब त्यस्तो काटिँदाखेरि हामीलाई पनि डर लागेर हामीलाई दुःखीरहेको थियो गाईलाई काटेर हामीलाई दुःखीरहेको थियो र एकदम गाईलाई पनि एकदम त्यस्तो केही न उयो नभईकन फेरि गाई पनि ब्याउने हाम्रो पशु हाम्रो गाई पनि ब्याउने थियो र एकदम त्यस्तो साह्रो गाह्रो एकदम केही त्यस्तो केही नभईकन राम्ररी नै सिलाइ गरे उनले राम्रो सिलाइ गरे र उनले दबाई पनि एकदम सफा तरिकाले गरिदिए उनी त्यति राति उनी त्यत्रो टाढादेखिको आए ए उनी भगवान्सरि नै आएर त्यस्तो गरिदिए हाम्रो त्य त्यति सिलाइहरू गरिदिएर एकदम राम्रो तरिकाले उसले सफा तरिकाले हामीलाई उयो सिलाइ गरिदिएर हामीलाई भयो उनले सिफारिस गरे कि उनी यति खो यतिखेर खोलिदिनु अनि दाइ गाईलाई यो दबाई दिनु यो भिटामिन दिनु भनेर उनीहरू उनले दबाई दिए ल दिए र हाम्रो हाम्रो छेउका क्षे हाम्रो क्षेत्रका पशु चिकित्सकारहरू चाहिँ त्यतिखेर ती ती दिनमा चाहिँ हाम्रो भगवान् हामीलाई भगवान् जस्तो नै आएर त्यस्तो गरेर ती ऊ ऊ त्यो पशुको त्यो पशुको त्यति दबाई गर्दाखेरि ती डाक्टरले ती डाक्टरले तिन सय तिन सय तिन सय ए चार सय पचास चार सय पचासको दबाई गरिदिएर दा दबाई लेखिदिए अन्त दबाई गरिदिएर सुइ पाँचवटा हानिदिए र हाम्रो गाई हाम्रो क्षेत्रको हाम्रो क्षेत्रमा धेरै गाई गोरु त्यस्तो हुन्छ धेरै पशुहरूलाई त्यस्तो हुन्छ र हाम्रो पशु हाम्रो हामीले पालेको पशुको पनि लगभग अहिले गिन्ती नै गरौँ भने बाच्छादेखिको सब गाई गोरुहरू दिएर हाम्रो पशुहरू सबै ल हाम्रो सबै पशुकै गिन्ती गरौँ भने कमसेकम कमसेकम पन्ध्र हजार जस्तो खर्च भयो होला किनकि हामीले पशु पक्षीहरू हामीले उहिलेदेखिको हाम्रो हामीले उहिलेदेखिकै पालेका हौँ र त्यो त्यसैले गर्दाखेरि हाम्रो क्षेत्रमा त्यस्तो भइराख्छ गाई गोरु पशुहरू त्यस्तो बिमार भइराख्छ त्यसैले दबाई गरिराख्नु पर्छ जस्तो जाडोको मौसममा बिमार हुन्छ गरमको मौसममा त्यस्तै बिमार हुन्छ र दाना खोले हामी सबै दिन्छौँ र हाम्रो खर्च गर्नुमा मात्र पन्ध्र हजार बेसी हामी भन्नु नै सक्दैनौ त्यति खर्च हुन्छ र त्यति खर्च भइसकेको छ र यो पन्ध्र हजार चाहिँ मैले त्यतिकै भनिदिई मात्र राखेको र पन्ध्र हजार बेसी चाहिँ खर्च भइसकेको छ मलाई लाग्छ पन्ध्र हजार बेसी चाहिँ खर्च भइसकेको छ र पहिल्यैदेखिको यो बिमार हुनु पशु पक्षीको मान्छे जस्तोको बिमार हुन्छन् र खर्च चाहिँ धेरै भइसकेको छ पन्ध्र हजार होइन धेरै नै भइसकेको छ खर्च चाहिँ